हजुर म बसेको क्षेत्र यहाँकै मेरो नजिकैमा एकदमै राम्रो राम्रो स्थानहरू एकदमै राम्रो जग्गा छ र एकदमै मन रुचाउने खालको जग्गाहरू छ जहाँ हामी सधैँ जाने गर्छौँ हामी जहिले पनि जब छुट्टी हुन्छ तब जान्छौँ हामी किन जान्छौँ भन्दा एकदमै हामीलाई खुसी लाग्छ एकदमै त्यो पलहरू जुन हुन्छ एउटा पिकनिक जस्तो पाराले हामी जाने गर्छौँ एकदमै हामी जान्छौँ जुन चाहि हामी वनभोज भन्छ वनभोज गर्न जान्छौँ कोही बेला कोही बेला हामी नानीहरूसँग बालबच्चासँग हाम्रो बाबा आमासँग हामी जाने गर्छौँ एकदमै मन रुचाउने जग्गा छ हामी त्यहाँ गएर एकदमै मनोरञ्जन गर्छौँ एकदमै हामीलाई खुसी लाग्छ है एकदमै कोही कोही बेला घर छोडेर घरदेखि अलिकति बाहिर जाँदाखेरि एकदमै हामीलाई रुचाउँछ त्यस्तो हाम्रो नजिकैमा पनि धेरै राम्रो राम्रो जग्गाहरू छ जुन चाहिँले हामीलाई एकदमै खुसी दिन्छ